मैले भर्खरै मात्रमा यो फ्लिपकार्टबाट एउटा फेसवास मगाएको थिएँ र जुन किसिमको त्यसमा मतलब त्यसको जुन चाहिँ विशेषताहरू देखाइएको थियो त्यही किसिमको नै पाएँ एकदमै रिजनेबल प्राइसमा एकदमै राम्रो लाग्यो तपाईँहरू पनि यसलाई युज गर्न सक्नुहुन्छ एकदमै राम्रो छ र त्यसले जुन चाहिँ अब दिनुपर्ने कुरा थियो जस्तै फेसमा ग्लो अथवा त्यो ओइली फेस हुँदैन एकदमै राम्रो मैले सोचेकै जस्तो पाएँ र यो फेसवास सबैले युज गर्नुहोस्